मेरो नकारात्मक अनुभव चार्जरलाई लिएर छ चार्जरलाई लिएर किनभने अहिले जुन चाहिँ मार्केटमा फास्ट चार्जर भनेर जुन चार्जरहरू आएका छन् त्यसले गर्दाखेरि मोबाइलको ब्याट्री एकदमै छिटो बिग्रिहाल्ने र त्यसले देखाउँदा छिट्टै चार्जिङ त देखाउने तर मोबाइलको ब्याट्रीलाई पनि एकदमै छिट्टो नष्ट गरिदिने अनि कतिवटा कतिपय विषयहरूमा कतिपय कुराहरूमा चार्जरको धेरै नकारात्मक प्रभाव परेकोले गर्दाखेरि र त्यो छिट्टै त्यसको फ्युज पनि जलिहाल्ने है र त्यो टिकाउ नभए न नहुने हुनाले गर्दाखेरि पनि मलाई यो चार्जर जसलाई मैले मेरो दोस्रो उत्पातका रूपमा लिएको छु त्योसँग मेरो एकदमै नकारात्मक अनुभव रहेको कुरो म यहाँ साझा गर्दछु